हेलो मिठाईहरू कुन कुन मिठाईहरू छ हौ कति कति केजीको दामहरू सुक्खा मिठाई पनि चाहिएको छ मिस्टीहरू पनि चाहिएको छ जुलापीहरू पनि कति कति केजीको सौ रुपियाँ दुध चाहिँ सबै थोकको मिलाएर चाहिएको छ अलिअलि म आफै आउँछु नि

ए हुन्छ हुन्छ म टाइममै आउँछु नि म लिनु होइन म त्यहाँ आएरै मिलाउँछु नि केजीबाट लान्छु कोही कोही सुक्खाएर लान्छु हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ